नेपाली भाषा चाहिँ मैले खासैमा अब सानो जन्मिँदैदेखि आमा बाउले पनि नेपाली बोल्दै आयो र अब त्यही लागिहाल्यो अब नेपाली सजिलै परिहाल्यो सिक्नु त्यतिकै त्यतिकै स्कुलहरू गइ भयो त्यतिकै अ आ क ख गर्दै पनि त्यतिकै पढ्दै गएर त्यसरी नै सिक्यो र अब नेपाली भाषा तरै पनि यसो पढ्नु ओर्नु चाहिँ अलिक साह्रै पर्छ नेपाली भाषा आफ्नै भाषा हो र पनि